हेलो हजुर भन्नु होस् अन्त तपाईँको त्यहाँ रेस्टुरेन्टबाट आएको थियो एउटा भाई आएर भन्यो मलाई सबै लेगहरू पनि हालिदिनु भन्यो विङ्ग्स् पनि हालिदिनु भन्यो मैले त हालिदिएको थिएँ ल त्यो त होइन होला है बासी त थिएन मेरोमा त मासु त कहिले बासी हुँदैन हेर्नु होस् है म तल घरबाट सधैँ बिहान लिएर आउँछु बेलुकासम्म सबै बेचेर म गई पनि हाल्छु अन्त आज त बन्द छ भन्दै थियो त्यसै कारण मैले कम्ती दिएको थिएँ यत्रोजनालाई दिइसकेको छु तपाईँकोबाट मात्र कम्पलेन आउन थाल्यो के चाहिँ भयो खास चाहिँ मैले त बुझ्नु सकिनँ छ सातवटा रेस्टुरेन्टमा दिन्छौँ किमा गरेरै दिन्छु सधैँ मासु म तपाईँको होइन हिजो अब त्यस्तो उयो भयो होला तपाईँलाई म फेरि दोबारा उयो गरिदिन्छु त्यस्तो ठिकै छ त्यो मेरोबाट मिस्टेक हुनु सक्छ तर त्यसरी हुन्छ आउनु होस् न लानु होस् न फेरि के छ दिउँला नि दुई तिन किलो मासु त हुन्छ आउनु होस् लानु होस् यत्रो दिन लानु भएको थियो तपाईँले लानु होइन होइन होइन मेरो अब केही भएर मिस्टेक भइदियो होला त्यो मासु भित्र केही थियो होला गन्दगी सन्दगी केही परेको थियो होला र त्यस्तो भयो होला हुन्छ हवस् धन्यवाद